हातले बनाएको कपडाहरू र बजारको रेडिमेट कपडाभन्दा धेरै नै राम्रो हुन्छ किन भन्दाखेरि रेडिमेट कपडाहरू जुन चाहिँ सिलाएको हुन्छ त्यो एउटा सिलाउँदाखेरि पनि त्यो राम्रो सिलाएको हुँदैन हातले बनाएका कपडाहरू आफूले मन पराएको बनाएको हुन्छ साथसाथै त्यो एउटा आफ्नो एउटा अलग्गै एउटा आइडेन्टिटी एउटा कस्टमाइज गरेको हुन्छ मलाई कस्तो मन पर्छ अनि कुन कस् कुन चाहिँ मेरो आफ्नो संस्कृति या त मेरो आफ्नै एउटा अलग्गै छुट्टै एउटा चिन्हारी दिँदछ सात सातै यो बलियो अनि टिकाउ पनि हुँदछ तर बजारका रेडिमेट कपडाहरू एउटै किसिमको हुन्छ अनि हतारको बेलामा हामीले यस्तै कपडाहरूमा हामी भर पर्नुपर्छ अनि यो धेरै एउटा अलग यसको एउटा आइडिन्टिटी हुँदैन एउटै किसिमको हुन्छ कमन हुन्छ तर बनाएको सिलाएका कुराहरूमा चाहिँ आफ्नो एउटा आइडिन्टिटी अनि आफूलाई जुन मन पर्छ त्यो हामीले आफ्नो आइडिन्टिटी साथै आफूलाई जे मनपर्छ त्यसलाई एउटा आकस्टमाइज निस्कन्छ त्यो हामी गर्न सक्छौँ